यहाँको इतिहास चाहिँ बाख्राकोटको यहाँको इतिहास चाहिँ चियाबारी हो र यहाँ चियाबारी हाम्रो बाजेहरूले भन्दाखेरि चाहिँ यहाँनिर ब्रिटिस सरकारले पहिला चाहिँ चियाबारीको ऊ यो गर्थे रे ब्रिटिस सरकार थियो रे चियाकमान चियाकमान चलाउने चियाबगान चलाउने मान्छेहरू र वाहाँले गर्दा नै मान्छेहरूलाई मान्छेहरूले यो चिया चियाकमानमा लेबर लेबर भएर कामहरू गरे धेरै धेरै हेपाइ पनि सहे र त्यहाँनिर काम गरे पछि पछि पछि त्यो सकिँदै गएपछि चाहिँ अहिले सकिँदै गएपछि चाहिँ मान्छेहरूले सुन्दाखेरि चाहिँ अहिले चाहिँ अहिले चाहिँ अहिले त पहिला पहिला सुन्दा चाहिँ ब्रिटिस सरकारले सुरु गरेको थियो यो चियाकमान यहाँ बाख्राकोटबाट र पछि चाहिँ अहिले चाहिँ अहिले चाहिँ यहाँनिर धेरै ऊ योहरू आए के रे सब कमान यो बगान चलाउनेहरू आए तर अहिले चाहिँ के रे बिचमा बगान बन्द पनि भएको थियो त्यो बगान बन्द भएकोले यहाँनिर धेरै मान्छेहरूलाई दु ख भयो धेरै धेरै दु ख भयो मान्छेहरूकोमा खाने चामलहरू थिएन र अनि पछाडि फेरि खोलेको छ र यहाँनिर यो चामल यो बगान खोलेर अहिले चाहिँ राम्रै छ मान्छेहरूले कमाए खाइराखेका छन् र अहिले भर्खर चाहिँ भर्खर भर्खरै यो चियाकमानको एकजना साहेब चाहिँ सुसाइड भएर झुन्डेर बितेको पनि सुनेको थिएँ मैले